मलाई मनपर्ने नेपाली भाषामा उखान भनेको चाहिँ खाने मुखलाई जुङ्गाले छेक्दैन उखानमा भने अनुसार नै खाने मुखलाई जुङ्गाले छेक्दैन जुङ्गा जति नै लामो नै होस् जेसुकै होस् तर त्यसले मुखलाई कहिल्यै छेक्दैन यसको अर्थ चाहिँ के हो भने नि हामीले कुनै काम गर्ने यदि सोच्यौँ भने हामीले त्यसमा दृढ निश्चय गऱ्यौँ हामीले यो काम गर्छौँ म यो काम गर्छु नै गर्छु चाहे म यसमा हजारपल्ट नै विफल नहौँ चाहे म यसमा लाखौँपल्ट विफल हौँ तर मो यसमा हार मान्दिनँ म यसमा यो कार्य एकदम गरेर नै छोड्छु भन्ने आफ्नोमा एउटा दृढ विश्वास छ भने त्यो काम समय लाग्ला तर त्यो काम सफल भएर नै जान्छ यो उखानले भनेको छ नि खाने मुखलाई जुङ्गाले छेक्दैन तपाईँ मेहनत गर्नुहोस् तपाईँ आफ्नो सय पर्सेन्ट आफ्नो मेहनतमा लगाउनुहोस् तपाईँ आज हार्नु होला त्यो हारलाई हार नमानेर तपाईँले सिख सम्झेर उठेर फेरि प्रयास गर्नुभयो तपाईँले लगातार त्यसमा प्रयास गरिरहनुभयो भने तपाईँले अवश्य नै कुनै दिन सफलता हासिल गर्न सक्नुहुन्छ एकाग्रता भन्ने हुनुपर्छ मान्छेमा यो उखानले त्यही नै भन्छ कुनै कुरामा एकाग्रता लागेर त्यो कुरा गऱ्यो भने त्यो कुरा अवश्य नै सफल हुन्छ तर तपाईँमा त्यो एउटा दृढ निश्चय हुनुपऱ्यो कि मो यस कामलाई गर्छु यो काम गरेर नै छोड्छु यो काम मबाट हुन्छ चाहे म हजारपल्ट हारूँ लाखौँपल्ट हारूँ तर म कोसिस गरि नै रहनेछु यो कामलाई म सफल बनाएर नै छोड्छु म यो कामको लागि नै बनिएको हो यो काम जबसम्म हुँदैन तबसम्म म हार मान्दिनँ तबसम्म म यो काम गर्छु नै गर्छु भन्ने एउटा जुन चाहिँ मान्छेमा दृढ विश्वास हुन्छ त्यो विश्वास छ भने त्यो काम सफल नै हुन्छ जसरी नै यो उखानमा भनेअनुसार तपाईँको मेहनत तपाईँको एकदम मूल अस्त्र हो कुनै पनि कार्यको सफलताको लागि तपाईँले यदि निष्पक्ष भएर एकदम निडर भएर मेहनत गरिरहनुहुन्छ भने तपाईँको कार्य आज नबनिएला भोलि नबनिएला तर तपाईँको एकदम यो जुन तपाईँले दिनुभएको मेहनत एकदम तपाईँको चोखो छ निरन्तर छ भने तपाईँको त्यो काम बनिन्छ नै बनिन्छ तर तपाईँको काममा निरन्तरता छैन तपाईँको काममा एकदमै तपाईँले त्यो काममा सम्पूर्ण हृदयले दिएर गर्नु भएको छैन भने त्यो काम तपाईँको सफल हुँदैन नै जसरी खाने मुखलाई जुङ्गाले छेक्दैन त्यसरी नै तपाईँको जुन चाहिँ काम कर्म तपाईँको निरन्तर गरिरहनु भएको जुन काम छ तपाईँले जुन चाहिँ एकाग्रता लगाएर कुनै काम गर्नु भएको छ त्यो काम एक न एक दिन सफल भएर नै जान्छ जस्तै उदाहरणमा मैले आज गाडी चलाउन खोजेँ त्यो दिनैमा गाडी चलाउन त सक्दिनँ एकै दिनमा म सिधै गाडी चलाउन सक्दिनँ तर मैले आज सकिनँ भनेर हार मान्न त भएन मैले आज सकिनँ म भोलि फेरि कोसिस गर्नेछु भोलि सकिनँ पर्सी फेरि कोसिस गर्नेछु पर्सी सकिनँ त अर्को दिन फेरि कोसिस गर्नेछु कुनै न कुनै दिन मेरो त्यो कोसिसले त केही रङ त ल्याउँछ आज मैले जति सिकेँ भोलि त्योभन्दा निकै नै सिकेकै नै हुन्छु चाहे म त्यो कुरामा असफल नै हौँ चाहे म त्यो गाडी चलाउनमा असफल नै हौँ तर मैले हिजोको भन्दा मेरोमा गाडीको लिएर आज ज्ञान बेसी नै हुन्छ भोलि भोलि पनि त्यही हो त्यसरी नै एकाग्रता लगाएर कुनै एउटा काम गर्दै गयो भने त्यो काम सफल त हुन्छ नै हुन्छ तपाईँको त्यो काम एकदमै सफल भएर नै जान्छ तर तपाईँले एकदम आफ्नोमा विश्वास राखेर एकदम तपाईँले त्यो कामलाई निरन्तर गरि नै रहनुपर्छ हुनसक्छ त्यो काम तपाईँको एकदिनमा त बनिँदैन कहिले पनि तर तपाईँले निरन्तर प्रयास गरिरहनुभयो भने तपाईँले त्यो काम कसरी बनाउने आज अलिकति केही उपाय जान्यो भने भोलि त्योभन्दा बेसी उपाय जान्दछ तपाईँले त्यो काम गर्नुमा तपाईँको दिमागले एकदम तपाईँलाई साथ दिन्छ तपाईँले सोच्नु सक्नुहुन्छ आज तपाईँले दस पर्सेन्ट त्यो कामलाई कसरी गर्छु भनेर सोच्नु सक्नु भयो भने भोलि त्योभन्दा बेसी नै सोच्नु सक्नुहुन्छ पर्सी त्यो भन्दा बेसी र एक समय यस्तो पनि आउँछ कि जसमा चाहिँ तपाईँले त्यो काम गर्ने तपाईँकोमा त्यो काम गर्ने तरिका हुन्छ निरन्तरता तपाईँले निरन्तर प्रयास गरेर तपाईँकोमा त्यो एउटा फल आउँछ तपाईँको जुङ्गा भयो तपाईँको अड्चन तपाईँको काममा जिन्दगीमा आउने अड्चन तपाईँको मुख भयो तपाईँको काम तपाईँको निरन्तरता र जति नै अड्चन आए पनि तपाईँको काम निरन्तरता तपाईँको दृढ विश्वास कि म यो काम गरेर नै छोड्छु भन्ने त्यो मुखलाई त्यो बाधारूपी जुङ्गाले कहिले पनि छेक्न सक्दैन त्यसैले मलाई यो उखान धेरै नै मनपर्छ जतिबेला एकदम जीवनमा हार खाने कोसिसमा हार खाने एउटा समय हुन्छ तब म यो उखान याद गर्छु कि खाने मुखलाई जुङ्गाले छेक्दैन भनेर तब मेरोमा एकदम भित्रबाट विश्वास बढेर आउँछ कि आज मैले यो काम गरेँ त्यो भएन होला भोलि फेरि प्रयास गर्नेछु तब त हुन्छ भोलि भएन पर्सी प्रयास गर्नेछु कुनै न कुनै दिन मेरो प्रयास सफल त हुन्छ मैले गरेको प्रयासको फल कहिले न कहिले त म पाउने नै छु यो होइन कि तपाईँको प्रयास सफल नै हुनुपर्छ भनेर यदि तपाईँको प्रयास सफल भएन त तपाईँले त्यो प्रयासबाट केही त सिक्नुहुन्छ चाहे तपाईँले त्यो प्रयासको फल नपाउनुहोस् तर तपाईँले त्यो प्रयासको अवधिमा केही ज्ञान त प्राप्त गर्नुहुन्छ तपाईँको कार्य सफलै नभए पनि तपाईँको बुद्धिमा बढोत्तरी हुन्छ तपाईँले सिक्नुहुन्छ कि ए मैले आज यो गरेँ कि यसले गर्दा मेरो काम सफल भएन अर्को प्रकारले पो गर्न सक्छु कि म त्यो कामलाई त्यो प्रकारले भएन त अर्को प्रकारले पो गर्न सक्छु कि तपाईँको एकदम निरन्तर काम गर्ने तपाईँको जुन चाहिँ एकदम निष्पक्ष भावले तपाईँले जुन चाहिँ काम गर्नुहुन्छ त्यो तपाईँको मेहनतले तपाईँको कामलाई सफल बनाउँछ तेसैले खाने मुखलाई जुङ्गाले छेक्दैन तपाईँले केही काम गर्छु म यो काम गर्ने नै छु चाहे म नसकौँ चाहे निकै समय नै लागोस् तर म यो काम गर्ने नै छु भनेर जब सोच्नुहुन्छ तब तपाईँले त्यो कार्यमा सफलता पाउनु नै हुन्छ तपाईँको सफलताको अवधि लामो छोटो हुनसक्छ तर तपाईँले अवश्य नै त्यो कार्यमा सफलता त आर्जन गर्न नै हुन्छ हाम्रो नेपालीमा धेरै उखानहरू छन् जस्तै भयो जुन गोरुको सिङ छैन त्यसकै नाम तिखे यो उखान पनि मलाई अर्को मनपर्ने नै उखान हो यो उखानको अर्थ धेरै भिन्नै होला तर मैले बुझेको अर्थअनुसार जुन काम आफूबाट हुँदैन या जुन काम आफ्नो लागि बनिएकै होइन त्यो काम गर्ने कुनै उपाय नै हुँदैन तपाईँ जति नै त्यो कामको प्रयास गर्नुभयो भने त्यो काम तपाईँकोबाट हुँदैन नै हुँदैन त्यसैले मलाई मन परेको नेपाली उखानहरू भनेको ती दुइटा नै हो एउटा भयो तपाईँको खाने मुखलाई जुङ्गाले छेक्दैन अर्को भयो जुन गोरुको सिङ छैन त्यसकै नाम तिखे